हामीले मान्ने अब पूजाआजा के हो भन्दाखेरि हामी त अब राई जाति हो हामी त पित्राहरू गर्छौँ चुलाचौका छ घरमा चुलाचौकामा पित्रा गर्छौँ सालमा एकपल्ट अनि बेलाबखतमा हामी पण्डितहरू पनि पढाउँछौँ अब त्यति बेला सरसामानहरू यस्तो लेऊ के के भन्छ पण्डितले घरहरू सरसफाइ राख्नु के के भन्छ चढाउने कुरोहरू यस्तो त्यस्तो ल्याऊ भन्छ त्योहरू सबै बटुलेर बेला बेला चाहिँ हामी पण्डितहरू पढाउँछौँ नत्र भने हामी घरको पित्रा गर्छौँ प्रायः सालमा एकपल्ट त जहिले हामी गर्छौँ त्यो अब घरको भित्रको सामानहरू अलगै हुन्छ अनि सबै जातिमै आफ्नो आफ्नो अदुवा अन्डा चिन्डो कसैले के के लगाएर गर्छ अनि अब पण्डित चलाउने जातमा चाहिँ अब फुको धागो सिन्दुर सुपारी नरिवल फुल मिठाई लड्डुहरू यस्तोहरू लिएर गर्नुपर्छ बेलाबेला त्यसरी पनि गर्छौँ हामाी अब सालमा एकपल्ट चाहिँ हामी राई पूजा गर्छौँ भित्र गर्छौँ